शृजना बैनी मैले हिजो नि हेमिल्टनगन्ज गएको थिएँ कि यो आलिपुर हेमिल्टनगन्जमा एउटा साडी किनेको थिएँ हो त्यो साडी मैले लगाएर कहाँ नभन न कति राम्रो मलाई नि त्यो साडी लगाएको देखेर कस्तो मन पर्यो पर्यो नि अब साडीको कलर पनि दामी साडी पनि दामी हो अनि त्यो साडी लगाएर म त कतिवटा मिटिङमा पनि गइसकेँ नानीहरूको स्कुलमा पनि गएको थिएँ हो मेरो साथीहरूले मलाई भन्दैथिए कस्तो राम्रो छ यो साडी मलाई देऊ न हौ म पनि लिन्छु भन्दैथिए कि मैले त हैट् कहाँ हुन्छ हौ हुँदैन नि यस्तो यो साडी अब बल्ल बल्ल मैले पाएको कहाँ हुन्छ भन्दैथियो सासूले नि मलाई भन्नुहुँदैथियो के साह्रो सुहाएको कति राम्रो भनेर चाहिँ मेरो हसबेन्डले मलाई भन्नुहुँदैथियो बुझ्यौ शृजना तिमीलाई त यो तिमीलाई त यो साडीमा साह्रै खुल्यो भन्नुहुँदैथियो दोकानी दाले त मलाई भन्दैथियो तिमी आउनू ल बैनी तिमी फेरि पनि लिएर जान सक्छ्यौ साडी भन्नुहुँदैथियो तर मैले त खै रोज्दाखेरि मलाई साह्रै त्यो साडी मन पर्यो कि यति मन पर्यो यति मन पर्यो त्यो साडी जता जान्छु त्यही साडी लगाउँछु धोएर सुकाउँदाखेरि पनि एकछिनमै सुक्ने लगाउँदाखेरि पनि साडीको मुजा छपक्कै हुने हो अब मजाको आँचल पनि क्या दामी हैन अब जहाँ जाँदा पनि सजिलो हलुका कस्तो दामी त्यस्तो साडी पाए त मलाई त हुन्थ्यो नि भनेर मेरो साथीले पनि मलाई भन्दैथियो कि मैले जग्गा चाहिँ बताइदिएँ अब आलिपुर हेमिल्टनगन्ज भनेर त्यसको पिछाडि अब ऊ मेरो त्यो साथी गयो भने त जान्छ होला कि शृजना त्यो दोकानमा अब त्यो साडी हेर न मेरो साडी पो उसले लिन्छु भन्छ कहाँ मैले मेरो साडी दिनु भन त अनि त मैले चाहिँ दोकानै बताइदिएको छु त्यही दोकानमा जानु भनिदिएको छु साह्रै राम्रो छ तिमी पनि आउन हौ तिमीलाई पनि म देखाउने भनेको तिमी त खै कहिले आउँदैनौ हौ छ्या आउने आउने भन्छौ अब मैले लिएको साडी छ कति लगाएर घुमिसकेँ सबै तिमीलाई देखाउने भनेको तिमी आयौ भने पो तिमीलाई पनि देखाउनु कति इच्छा छ तिमीसँग भेट गर्ने तिमीलाई मेरो साडी देखाउने साडी देखाऊँ भनेको म त लाएर हिँडनु डुल्नु हिँड्नु गर्छु यताउति गएबसेकी छु मलाई त्यो साडी नै मन पर्छ कुन्नी किन हजारौँ साडी छ तर त्यो हप्ता किनेको र त्यो एक हप्ताअगाडि किनेको साडी चाहिँ मलाई एकदमै साह्रै नै मन पर्छ त्यो साडी त म त छोड्दै छोड्दिन जहाँ जान्छु त्यही लगाएर जान्छु अस्ति बिहेमा पनि गएको थिएँ त्यही साडी नै लगाएर गएको थिएँ हलुका पनि दामी पनि त्यो बिहेमा सबैले सोध्दैथिए मलाई यो साडी कहाँबाट किनेको हो काहाँबाट किनेको हो भनेर भन्दैथिए मैले आलिपुर हेमिल्टनगन्जकै बजारबाट किनेको भनेर भनेँ मार्केटबाट लिएको भनेको त ए सबैले मेरो साडी हेर्दैथियो साडी हेरेर साह्रै तारिफ गर्यो साह्रै तारिफ गरेर मलाई पुरा मन पर्यो भनेर भन्दैथियो सबैजनाले साडी हेरेर तारिफ गर्दैथिए त्यही भनेर भनेको आऊ न शृजना तिमी पनि हेर मेरो साडी भनेको खै तिमी त कहिले आउने हो मेरो साडी हेर्नुको लागि मैले त त्यो साडी लाएर कता कता चाहिँ गइनँ होला कहाँ कहाँ चाहिँ हिँडिनँ होला मेरो सासू मेरो बुढा मेरो फ्यामिली सबैले सबैले त्यो साडी मन पराको नि अब मैले लिएर आउँदाखेरि हो लगाउँदा त झनै मन पराए हैन त्यही भनेर चाहिँ मलाई साह्रै मन पर्छ लाउँदा पनि राम्रो हिँड्दा पनि राम्रो साह्रै सजिलो रहेछ कस्तो मजाको रहेछ मलाई त यति मन परेको छ यति मन परेको छ यो साडी नै लगाएर हिअडिरहन्छु अरू त अब के भन्नु तिमीसँग भेटेर चाहिँ साडी देखाउने भनेको अनि त साडी देखाएर भन्नुपऱ्यो भनेको लाउँदा कस्तो शीतल हुन्छ जान्यौ लाउँदाखेरि कति शीतल कति सन्चो साडीको मुजा पनि कस्तो दामी बस्छ हो आँचल पनि क्या दामी हुन्छ लाएर हिँड्नु पनि कति सजिलो कत्ति राम्रो म त अब त्यही साडी लगाएर कति भइसकिसक्यो सक्यो तिन हप्ता चार हप्ता पाँच हप्ता भइसक्यो त्यही लाएर हिँडेकोहिँडै हिँडेकोहिँडै हिँडेकोहिँडै गर्छु हो हिँडिरहन्छु हिँडिराखेर हिँडिराखेर हिँडिराखेरै पनि मलाई त पुरा मन पर्न थालेको छ तिमी आऊ तिमी आएपछि तिमीलाई देखाउँछु भनेको तिमी जति छिटो हुन्छ आउन हौ तिमीलाई देखाइदिन्छु म